यहाँनिर चाहिँ बेसी मात्रामा काग हुन्छ रुपी हुन्छ सुग् सुगा त कम्ती देखिन्छ तर सुगा पनि हुन्छ मलाई चाहिँ सुगा पुरा मनपर्छ किनभने त्यो चाहिँ एकदम बाठो हुन्छ होइन मान्छेले गरेको जस्तो बोल्ने जस्तो बोल्छ होइन त्यही लागि चाहिँ मलाई चाहिँ सुगा मनपर्छ